हाम्रो संस्कृतिमा चै यो मासिक धर्मलाई चाहिँ मासिक धर्म विषय लिएर चाहिँ धेरै सचेत छन् महिलाहरू र यो मासिक धर्म विशेष नानीहरूमा मसिना नानीहरूको हुँदा चाहिँ अब यिनीहरूलाई अलग्गै राखेर यिनीहरूको विशेष ख्याल राख्नु खाना पिनादेखि लिएर साफ सफाइदेखि लिएर सबैमा यिनीहरूको ध्यान राख्नु पर्ने हुन्छ र बिहे गरिसकेको वा नानीको आमाहरूले चाहिँ तिन दिनसम्म अलग्गै बसेर खाना पिना पकाउँदैनन् र चार दिनको दिन चाहिँ नुहाइधुवाइ गरेर खाना पिना पकाउँछन् र साफ सुग्घर चाहिँ विशेष अब पहिला जस्तो लुगा चाहिँ लाउँदैन तर अहिले चाहिँ सेनिटेरी प्याड नै चलाउँछ र त्यसलाई पनि राम्रोसँगले पोको पारेर राम्रो ठिक उयसमा फ्याँकिन्छ जथाभावी फ्याँकिँदैन यस यो विषयमा चाहिँ सबै हाम्रो गाउँको अब हाम्रो ठाउँको महिलाहरू चाहिँ सबै सचेत नै भए जस्तो लाग्छ मलाई